म बाहेक चाहिँ मेरो परिवारहरूमा प्रायःले नै बागवानी राख्छन् है जस्तै कि अब मेरो मम्मीले फुलहरू रोप्नुहुन्छ खोर्सानीहरू रोप्नुहुन्छ है बारीतिर सागसब्जीहरू भयो आलुहरू भयो अन्त बाबाले रोप्नुहुन्छ फुल गदावरी भयो सयपत्री भयो विभिन्न फुलहरू रोप्नुहुन्छ है फुपूले पनि रोप्नुहुन्छ सुन्तलाहरू भयो अम्बकहरू भयो अन्त त्यो गरेन्डलहरू भयो है सबै गर्नुहुन्छ आरूचाको बोटहरू स्याहार्नुहुन्छ सुन्तलाको बोटहरू मजाले स्याहार्नुहुन्छ अन्त पहिला बाजेले पनि गर्नुहुन्थ्यो त्यस्तै कामहरू है बारीखेतीहरू हेर्नुहुन्थ्यो फु बागवानीको कामहरू गर्नुहुन्थ्यो सबै गर्नुहुन्थ्यो बा बाजेले बोजूले पनि गर्नुहुन्थ्यो मकैहरूको भयो मजाले गर्नुहुन्थ्यो त्यति बेलादेखि नै हाम्रो त सबैजना परिवार नै प्रायः बागवानीपट्टि गर्नु राम्रो गर्नुहुन्थ्यो है पहिलादेखि नै त्यस्तो थियो हाम्रो फ्यामिलीपट्टि बारीखेतीहरू हेर्नेपट्टि है त्यस्तो थियो हाम्रो फ्यामिली सबैजना